मैले हेडफोन मगाएको थिएँ अनलाइन फ्लिपकार्टबाट एकदम खराब रहेछ यसको साउन्ड पनि मिठो छैन आवाजमा एकदम त्यो बेस बेसी भन्च नि त्यो बासहरू पनि एकदम त्यो च्यातिएको फाटेको अन्त यो बेसी लगायो भने चाहिँ स्वास्थ्यमा पनि यसले कान सुन्नुमा यसले अलिक समस्या पार्छ जस्तो लाग् लागेर मैले यसलाई चलाउनु प्रयोग गर्नु पनि छोडिदिएको छु र म यो खालको यो अलिक दाम पनि बेसी फेरि यो क्वालिटी पनि एकदम गुणस्तरमा पनि एकदम खराबीपन देखेकोले चाहिँ म चाहिँ यो नकिन्ने यो चाहिँ म ऊ यो सुझाव दिन्छु